नेपाली भाषामा सजिलैसँग मनमा लागेको कुराहरू बोल्न अनि लेख्न सकिन्छ र गुरुङ राई तामङ लिम्बू जस्ता क्षेत्रीय भाषाहरूबाट आएको शब्दले नेपाली भाषा बनिएको छ